ए रामे हेर्न अस्ति त्यो मैले त्यो रामे उयो श्यामको दोकानबाट नि त्यो सोफासेट सोफासेट किनेर ल्याएको थिएँ कि तर एकदम खत्तम काठको रहेछ नि हौ हेर्न ल्याउनेबित्तिकै धुलिया लाग्नु थालेर हो खुट एकदम कब अब काठै खत्तम रहेछ कलरहरू उडेर हो चाप्रा मात्रै लगाएको थिएछ खै मलाई त साह्रै चोटे भुपारो नि हौ अब अफर आएको भनेर सस्तो भनेर किनेर ल्याएँ खै मलाई त डुबायो नि हौ अब म त लगेर दोकानमै पो लगेर फ्याट पछारी दिनुपर्यो भन्दैछु त्यो त बरू अफरमा भनेर किनेको सस्तोमा भनेर हो ए बा भुपार्यो बरू पैसा पनि डुबे पनि डुबोस् ह्या यो त यस्तो त्यो दोकानमा चाहिँ तिमीहरूले कहिले न त्यो सोफाहरू चाहिँ ट्याक्कै नकिन्नु है त्यो दोकानमा गएर म आमामा त्यो मलाई डुबाउनुसम्म डुबायो न काठ राम्रो छ न कलर राम्रो हो कलर ल्याएर हेरेर त्यो दोकानमा सजाउन्जेल लाइटमा उज्यालो न उज्यालो घरमा ल्याएर हेर्दा न फिनिसिङ राम्रो रहेछ हो त्यो कलरले मात्रै फिनिसिङ देखाएको खत्तम क्वालिटीको रहेछ काठ पनि त्यस्तै नराम्रो खै